हाम्रो क्षेत्रमा चाहिँ टिस्टा नदी रेली खोलाहरू छ नदी छ यो टिस्टा नदीको जुन अब पानीले चाहिँ है इलेक्ट्रिसिटी जेनेरेट गर्छ अन्त यता रेली नदीले चाहिँ बलुवा है ढुङ्गा बलुवाहरू जुन चाहिँ हाम्रो गाउँघरमा घरहरू बनाउनमा प्रयोग गर्छ